मेरो गाउँको विषयमा भन्नुपर्दा चाहिँ है मेरो गाउँमा चाहिँ मेरो गाउँ चाहिँ एकदमै राम्रो छ मेरो गाउँमै पन्चायत अफिस छ है हामीलाई कामहरू बनाउनुको लागि चाहिँ टाढो जानु पर्दैन हामीलाई सुबिस्तै छ स्कुलहरू पनि नजिकमै छ सरकारी स्कुल पनि छ प्राइभेट स्कुल पनि छ हाम्रो नानीहरू टाढा टाढा जानु पर्दैन है घरकै भात खाएर पनि पढ्नु सक्छ अन्त हाम्रो गाउँमै ग्रउन्ड छ त्यसमा दसैँ त्यौहारमा मेला लाग्छ है रमाइलो हुन्छ अन्त हामी फिफ्टिन अगस्ट पनि हुन्छ है फिफ्टिन अगस्टमा पनि स्कुलको प्रोग्रामहरू हुन्छ रमाइलो हुन्छ दोकानहरू राख्छ नानीहरू पनि खेल्छ है नानीहरूको प्रोग्राम हुन्छ स्कुलको रमाइलो हुन्छ दोकानहरू राखेको हुन्छ त्यहाँदेखिको हाम्रो गाउँ समाजको भन्नुपर्दाखेरि चाहिँ एकदमै राम्रो छ है गाउँ समाज पनि छिमेकीहरू पनि राम्रो छ मिलेर बस्छ है के एकअर्कालाई केही पर्यो भने सघाउपघाउ पनि राम्रो राम्रो हुन्छ है लडाइँ झगडा पनि हुँदैन हाम्रो गाउँमा चाहिँ मिलेर बस्छ है बिहिवारको दिन भजन पनि हुन्छ साईको भजनहरू पनि हुन्छ हाम्रो गाउँमा चाहिँ है भन्नुपर्दा चाहिँ सबै राम्रो छ शनिवार है हाम्रो स्कुलमा बालविकासहरू पनि हुन्छ नानीहरको है एकदमै राम्रो छ हाम्रो गाउँको विषयमा भन्नुपर्दा चाहिँ मलाई पुरा मनपर्छ हाम्रो गाउँ चाहिँ